हेलो सिक्किमबाट बोल्दैछु कि अन्त मैले चाहिँ यसो दार्जिलिङतिर यसो घुम्नु कहिले पनि आएको छुइनँ हो अन्त त्यहाँको मलाई केही पनि थाह छैन अन्त घुम्नु आउनुको लागि के कसरी आउनु पर्छ होला भनेर सोध्नु पर्यो भनेर तपाईँ त्यहाँतिरको गाइड हो नि होइन घुमाउनु तपाईँले घुमाउनु हुन्छ हजुर हजुर हजुर ए हजुर डाइरेक्ट हजुर ए के होइन यहाँ आउनुको लागि के डाइरेक्ट गाडीहरू पाउँछ ए हजुर हजुर हजुर त अन्त तपाईँले त्यहाँ घुमाउँदाखेरि चाहिँ के कता कता चाहिँ घुम्छ घुम्नु लानु सक्नुहुन्छ र कति के लाग्छ हौ हामीलाई त्यसको चार्ज चाहिँ हजुर हजुर ए होइन यो कति चार्ज चाहिँ कति लिनुहुन्छ तपाईँले ए हजुर हजुर हजुर यसमा कतिवटा पोइन्ट चाहिँ घुमाउनु सक्नुहुन्छ तपाईँले हजार रुपियाँमा चाहिँ

हजुर हजुर हजुर म चाहिँ त्यो त्यो दार्जिलिङ अ छोडेर आउट अफ दार्जिलिङ पनि तलतिर यसो मिरिकतिर पनि घुम्ने इच्छा छ कि त्यतातिर पनि गएको छुइनँ अन्त त्यतातिर पनि के त्यतिमा लानु सक्नुहुन्छ तपाईँले कि त होइन म त अब रोडहरू त बाटोहरू केही चिन्दिन होइन त्यति भित्रमै तपाईँले त्यतातिर पनि घुमाउनु सक्नुहुन्छ भने चाहिँ नभए म यसो मिलाउथे नि त आउनु पर्यो भन्दै थिएँ नि त सक्नुहुन्छ त्यतिभित्रमै एक हजार भित्रमै हजुर हजुर हजुर ए हजुर हजुर हुन्छ हजुर यसबाट त हामीले होटेलहरू लिनुपर्यो भने चाहिँ कहाँ लिनुपर्छ होइन म त अलिकति राम्रै होटेलमै नराम्रो त बस्नु सक्दिन कि अलिकति राम्रै होटेलतिर बस्नुपर्यो भन्दै थिएँ नि त हेलो हेलो ए डिस्टर्ब भएर नि तपाईँको बातै का बुझ्दै बुझिन हौ ए हजुर हजुर कति दिनको चार्ज चाहिँ कति जस्तो लाग्छ होला त्यो होटेलको चाहिँ हुन्छ हुन्छ त्यसो भने म तपाईँलाई कनफर्म गरेर फेरि यही नम्बरमा फोन गर्छु नि हुन्छ हुन्छ हुन्छ धन्यवाद तपाईँको उयोको लागि ल हुन्छ हुन्छ